हेलो बहिनी म कलकत्ताबाट कलकत्ताबाट बोलेको कि अन्त यहाँ कलकत्तामा साह्रो गरम भयो र त्यसले गर्दाखेरि चाहिँ अब अलिक अब दार्जिलिङतिर घुम्नु आउँ भनेको कि अन्त विशेष चाहिँ कालिम्पोङ अन्त कालिम्पोङ घुम्नु आउनुपऱ्यो भनेर चाहिँ तपाईँलाई यसो अब सोध्नुपऱ्यो भनेर नि त्यहाँको अब जग्गाहरू घुम्ने जग्गाहरू कुन कुन छ भनेर नि अब आउँछौँ होला हौ अब आज मन्डे भइहल्यो अब भोलि बेलुकी वेडनेसडेतिर आउँछौँ हजुर बुधवार हजुर हजुर हजुर डिस्टर्ब भयो कि क्या हो हजुर डिस्टर्ब हुँदैछ भन्नुहोस् न हजुर सुन्दैछु भन्नुहोस् न

ए हजुर हजुर सक्यो अँ सकिहाल हजुर हजुर अँ ए हजुर

हजुर हजुर ए हजुर

ए

ए

ए अन्त तपाईँले घुम घुमाइदिनुहुन्छ है हजुर

ए हजुर ए तपाईँको चाहिँ पर डे रेट चाहिँ रेट चाहिँ कति छ तपाईँको हजुर हजुर ए अँ नभए तपाईँले होइन प्याकेज सिस्टम गर्दा हुन्छ होला नि है प्याकेज प्याकेज सिस्टम गर्दा हुन्छ होला नि अँ अँ प्याकेज हजुर हजुर अँ हजुर

ए हजुर हजुर लाभा कफेरतिर नि है अब हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर ए ए वेदर त अहिले ठिकै छ है

अँ अँ ए हजुर हजुर ए हुन्छ हामी हजुर वेडनेसडे चाहिँ आउँछौँ नि हामी ल तपाईँ तपाईँलाई फोन गर्छु नि म ल हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हवस् थ्याङ्क यू